दार्जिलिङमा शिक्षा रोजगारी र सामाजिक स्थितिको सन्दर्भमा भन्नुपऱ्यो भने दार्जिलिङ एकदमै दार्जिलिङमा जुन चाहिँ नेपाली सोसायटी छ नेपाली कम्युनिटीको सोसायटी र लगायत एक दुईजना अरू कम्युनिटी पनि छ कम्ती कम्ती मात्रामा कस्तो छ भन्दाखेरि एकदमै खुला मन भएको कम्युनिटी भएकोले गर्दा शिक्षामा त्यस्तो केही रोकटोक छैन रोजगारीमा त अब केटा न केटी दुईजनालाई नै मर्कै छ र सामाजिक स्थिति कस्तो भएको छ भन्दाखेरि त्यही अपर्च्युनिटी भन्ने कुरा चाहिँ दार्जिलिङमा छैन होइन टाउनमा छैन एज अ डिस्ट्रिक सिलगडीदेखि उता जानैपर्छ प्लेन्समा जानु नै पर्छ दार्जिलिङमा भएको भने त्यही सरकारी नोकरी अब प्राइभेट पनि कम्ती कम्ती पेएबल जसले चाहिँ आफ्नो दैनिक अब अवश्यकताहरू पुरा गर्नु पनि धेरै साह्रो पर्छ प्लस जो कमानवासी छ टी गार्डन्समा जुन चाहिँ मान्छेहरू छ होइन उनीहरूलाई चाहिँ झन् शिक्षामा पनि त्यही हो अलिकिति निम्न स्तरको नै पाउनु पाउँछ भनौँ न किनभने अब दा इन्डिया जस्तो जग्गामा दार्जिलिङमा त राम्रो छ गभर्मेन्ट स्कुलमा तरै पनि कम्प्यार्याटिभली कमानबस्तीमा चाहिँ अलिकिति कम्ती नै अब कस्तो प्रकारको शिक्षा दिनेहरू छ होइन त्यो भएरखेरि चाहिँ प्रब्लमै छ